हालैका वर्षहरूमा भारतीय अर्थतन्त्रको वृद्धि र विकास यसरी भएको छ के अहिलेका कार्यप्रणालीले जसरी भारतवर्षलाई सबै औद्योगिक विभागहरूमा अघि बढाएर लगिरहेका छन् यसले बाहिर अर्थात् देशदेखि बाहिरका विभिन्न उद्योगपतिहरूलाई आकर्षण गरिरहेको छ यसोसले भारतदेखि पनि अन्य देशहरूबाट उद्योगपतिहरू भारतमा आफ्नै लगानी लगाउनको निम्ति अनि विभिन्न व्यवसायहरू स्थापना गर्नको निम्ति आइरहेका छन् आउँदैछन् र यो विचार गरिरहेका छन् यसले पनि भारतको अर्थनीतिमा अर्थात् अर्थतन्त्रको वृद्धि पनि गराएको पाउनसकिन्छ यसका मूल उद्योगहरूमा हामी डिजिटल मार्केटिङलाई देख्नसक्छौँ अनि आर्टिफिसियल इन्टेलिजेन्सलाई पनि देख्नसक्छौँ जसले अहिलेको समयमा आफ्नो गुणस्तरको साथ साथमा धेरै मानिसहरूसम्म आफ्नो प्रभाव बढाउन अथवा प्रभाव बढ बनाउन गइरहेको छ अर्को जसरी इन्टरनेट ब्याङ्किङ र डिजिटल पेमेन्टले वित्तीय क्षेत्रलाई कसरी सहयोग गरेको छ भन्ने विषयमा भन्नुपर्दा चाहिँ यसले सबैभन्दा मुख्य कुरो चाहिँ सरकारलाई सजिलो बनाएको छ पहिलो कुरो यसले छोटाला हुनबाट रोकथाम गरेको छ कुनै पनि सामानको दामलाई चाहिएकोभन्दा बढी मात्रामा विक्रेताहरूले बिक्री गर्न पाउँदैनन् र सही मात्रामा अथवा सही मूल्यमा क्रेताहरूले आफ्ना सामानहरू पाइरहेका छन् अनि जो पैसा अथवा जुनै पनि दाम सामानको दाम तिरेर किनिन्छ त्यो दाम सिधै ब्याङ्कमा गएको हुनाले अनि प्रत्येक ब्याङ्कहरू रिजर्भ ब्याङ्क अफ् इन्डियासँग संलग्न रहेको हुनाले त्यसका उचित कर अनि त्यसबाट आउने उचित पैसा रुपियाँ जति पनि कर हुनेछ सरकारको त्यो सबै पनि सरकारकहाँ उचित मूल्यमा पुगिरहेको छ अर्को कुरो यो अनलाइन पेमेन्ट अर्थात् इन्टरनेट ब्याङ्किङ कारणले गर्दा धेरै उपभोक्ताहरूलाई पनि साथ साथमा व्यावसायिक व्यक्तिहरूलाई पनि सहयोग पुगेको छ किनकि यसले धेरै कुरोहरूको क्रेतामा अनि बिक्री पनि त्यसले पनि कम गर्न त्यसले सहयोग पुर्याएको छ जस्तो कि बिलिङ्स सिस्टममा जस्तो कि अनलाइन अनलाइन पेमेन्ट गरेपश्चात त्यसको बिल अनलाइनमै आइहाल्छ र त्यसलाई फोनैमा पनि सेभ गर्न अथवा सुरक्षित राख्न सकिन्छ त्यसको निम्ति पेपर बिल चाहिएन अनि जसले गर्दा पर्यावरणको पनि संरक्षण भइरहेको छ कि जस्तो पनि लागेको छ र यसरी नै भारतीय अर्थतन्त्रको वृद्धि र विकास साथ साथमा इन्टरनेट ब्याङ्किङ डिजिटल पेमेन्टले वित्तीय क्षेत्रलाई पुर्याइरहेको सहयोगको विवरण यहीँ समाप्त गर्दछु